मैले अस्ति मालबजारमा स्वेटर किनेको थिएँ चार सौ रुपियाँमा त्यो स्वेटर एकदमै राम्रो छ न्यानो पनि हुन्छ गरममा पनि ठिकै हुन्छ ठन्डामा पनि ठिकै हुन्छ कस्तो राम्रो हुन्छ लगाउँदाखेरि त्यो स्वेटर